ल हेलो दाजु अस्ति मैले त्यो हेडफोन किनेको चाहिँ एकदमै राम्रो थिएन राम्रो ब्लुतुथ कनेक्ट पनि हुँदैन अनि कान पनि एकदमै सिरिङै गर्ने खालको साउन्ड रहेछ यो अब यसरी पैसा दिएर चाहिँ तपाईँले सामानहरू राम्रो बेच्नुहोस् नभए चाहिँ अब राम्रो कस्टमरले फेरि राम्रो गर्दैन तपाईँ तपाईँको सेल डाउन हुनुसक्छ अब जति पनि ल्याउँदा चाहिँ राम्ररी ल्याउनुहोस् है